हाम्रा देशका

एक धेरै नै प्रसिद्ध व्यक्ति गान्धी गान्धीजी जसलाई चाहिँ हामीले राष्ट्रपिता पनि भनेर जान्दछौँ उनले गरेका केहीमध्ये उन उनले गरेका धेरै मुभमेन्ट्सहरू छन् जस्तो कि नुन सत्याग्रह असहयोगी आन्दोलन र स्वदेशी मुभमेन्ट त्यसमध्ये चाहिँ अझ म असहयोगी आन्दोलनको बारेमा कुरा गर्दैछु यसलाई चाहिँ हामीले नन् कोपरेसन मुभमेन्ट भनेर पनि जानिन सकिन्छ जुन चाहिँ चाहिँ उन्नाइस सय बिसमा सुरु गरेकै हुन्छन् त्यसमा चाहिँ महात्मा गान्धीले चाहिँ अफ् नन् जुन चाहिँ ब्रिटिसहरूले गरेको अन्यायप्रति चाहिँ अब हामीले यो गर्दिनौँ त्यसको विरुद्ध गएको हुन्छन् कुन कुन चाहिँ थ्रु भन्दाखेरि नन् भाइलेन्स जसमा चाहिँ हिंसाको प्रयोग नगरी हिंसाको प्रयोग नगरेर चाहिँ उसले चाहिँ अहिंसापट्टि लागेर अहिंसाको मार्ग च हिँडेर चाहिँ त्यो आन्दोलनलाई सुरु गरेका हुन्छन् यो आन्दोलनमा धेरै उ उनका धेरै नै सहयोग सहयोगीहरू पनि हुन्छन् जस्तो कि भारतका धेरै नागरिकहरूले पनि उनलाई सहयोग गरेका हुन्छन् जुन तर तर यो आन्दोलन चाहिँ लास्टमा एउटा जुन चाहिँ चाहिँ गान्धीले आफ्नो अहिंसाको मार्गमा स्टार्ट गरेको आन्दोलन चाहिँ पछि गएर भाइलेन्समा हिंसा हिंसामा गएर बद्लिन पुग्छ त्यसैले गर्दा चाहिँ गान्धीले यो आन्दोलनबाट आफूलाई निकाल्छन्